मलाई घिउ सम घिउ सिमी मन पर्छ र घिउ सिमीलाई पकाउनलाई तेल खाऱ्यो मसला भुट्यो त्यहाँदेखि सिमी लगायो चलायो मरमसाला सबै हालेर र आँधी पाकेपछि चाहिँ अदुवा लसुन लाउँछु रमभेडा पनि लाउँछु त्यहाँबाट पकाउँछु पाकेपछि अब सुक्खा खानु मन लागे पनि भयो झोल खानु मन लागे पनि झोल लाएर पकायो भने पनि भयो सिमी पनि मन पर्छ सिमीलाई पनि त्यसरी नै मरमसाला भुटिओरीकन सिबी लगाएर पकाएर पाक्ने बेलामा अदुवा लसुन लाउँछु रमभेडा लाउँछु त्यहाँबाट पकाउँछु पानी नहाली पकाउँछु डड्ला जस्तो भयो भने पानी लाउँछु सिमीको पनि सुक्खा पनि मन पर्छ सिमीको झोल पनि मन पर्छ त्यसमा झोल लगायो भने दाल पकाउनु पर्दैन साग पनि मन पर्छ साग पनि खोर्सानी प्याज तेलमा भाजेर साग लगाउँछु त्यसरी नै भुट्छु त्यसलाई सुक्खै भुट्यो भुट्यो र छोप्छु पाकेपछि पाक्ने बेलामा त्यसमा पनि त्यही हो अदुवा लसुन पिसेर हाल्छु त्यो पनि सुक्खा खानु छ भने सुक्खा खानु पनि मन पर्छ मलाई सुक्खा पनि पकाउँछु झोल खानु मन छ भने त्यसमै झोल पनि लगाएर खान्छु साग पकाई त्यही हो आलु इस्कुस इस्कुस पनि इस्कुस आलु पनि दुइटा मिसाएर मलाई फ्राई गरेको मन पर्छ मसिनो काटीवरिकन आलु खोर्सानी प्याज खारेर इस्कुस र आलुको मसिनो लाम्चे लाम्चे काटेर नछोपिकन फ्राई गर्छु त्यसरी फ्राई गरेर पकाउँछु नछोपिकन बफ्याएरै पाकेपछि रोटीसँग खाँदा पनि भयो भातसँग खाँदा पनि भयो हाम्रो नेपालीको बेस्ट छिटो मिठो झोल गुन्द्रुक हो तेल खारेर प्याज पड्काएर गुन्द्रुक हाल्यो अन्त फ्राई गऱ्यो त्यहाँदेखि रमभेडा पनि काटिराखेको हुनु पर्छ एकछिन गुन्द्रुकलाई एकछिन एक दुई मिनट फ्राई गरेर त्यहाँदेखि रमभेडा पनि लगाउनु पर्छ रमभेडालाई पनि फ्राई गर्नु पर्छ रमभेडा पनि फ्राई गरेर चाहिँ एकछिन छोप्नुपर्छ आगो कम्ती गरेर त्यहाँदेखि डाडुले थिचथाच पारिओरिकन त्यहाँदेखि स्वाइय झोल हाल्नु पर्छ नुन लाउनु पर्छ एकैताल भुलुक्क उमाल्नु पर्छ त्यहाँदेखि छोप्दिनु पर्छ आगो निभाइदिनु पर्छ आफै भिजेर रस अमिलो हुन्छ किनेमा पनि एक त पाकेकै हुन्छ त्यसलाई पनि त्यही प्याज काटेर तेलमा खारेर किनेमा लगाएर भुट्नु पर्छ भुट्नु पर्छ एकछिन भुटेर त्यहाँबाट रमभेडा लगाएर त्यसलाई भुट्नु पर्छ अब त्यो सुक्खै खानु इच्छा छ भने सुक्खै पनि हुन्छ चट्नी टाइपको पनि हुन्छ अब त्यसलाई झोल खानु मन छ भने त्यसमै झोल लगाएर अदुवा लसुन पनि लगाएर झोल पनि लगाएर पाँच मिनट उमाले पछि झोल पनि दामी मिठो हुन्छ